दाजु तपाईँले मार्सल आर्ट पनि सिकाउनु हुँदो रहेछ अन्त त्यहाँबाट कर्पोरेटरको काम पनि गर्नु हुँँदो रहेछ अब त्यो काम र यता मार्सल आर्टको टिचिङ गर्दाखेरि त अब दुईटा काम गर्दाखेरि चाहिँ बिचमा तपाईँको आफ्नो लागि चाहिँ टाइम कसरी निकाल्नु हुन्छ

यति टाइममा म यो गर्छु यति टाइममा म आफ्नो कोर्पेट काम गर्छु अन्त आफ्नो पनि मैले टाइम निकालेको छु त्यसको लागि अब म मार्सल आर्ट जो सिकाउँछु आफ्नो स्टुडेन्टहरूलाई त्यो चाहिँ अब बिहानको ब्याच आउँछ बिहान छ बजी स्टार्टिङ हुन्छ त्यहाँदेखिन चाहिँ अब हामी आठ बजीसम्म चाहिँ गराउँछ त्यो चाहिँ मनडे टू फ्राइडे चाहिँ हुन्छ पाँचदिन हप्तामा त्यो चाहिँ हो अब त्यो पर्सनल अब जुन चाहिँ मलाई मन लाग्छ त्यसमा अब त्यो गर्दा चाहिँ मेरो आफू जिउलाई पनि अब राम्रो हुन्छ अन्त यो पनि हो कि मलाई अरू काम पनि गर्नु मन लाग्छ अन्त त्योपछि चाहिँ मेरो कर्पेटको जुन चाहिँ अब जब हो त्यसको पनि अब हप्तामा पाँचदिन हुन्छ त्यसको पनि टाइमिङ् सेम हो फ्रम मनडे टू फ्राइडे मेरो टाइमिङ चाहिँ त्यसको अब स्टार्टिङ फ्रम टेन एएम टिल थ्री पिएम चाहिँ हो त्यसको पछि चाहिँ अब मेरो स्याटर्डे सन् सन्डे जुन चाहिँ बाँकी छ त्यो दिन चाहिँ म आफ्नो पर्सनल जुन चाहिँ मलाई राम्रो लाग्छ काम गर्नु त्यो चाहिँ म निकाल निकाल्छु त्यो चाहिँ मेरो लागि हो